मैले मानिसहरूको ठुलो समूहमाका लागि खानाहरू पकाउ पकाएकी छु धेरैचोटि नै पकाएको छु किनभने मेरो अब काम नै त्यस्तै खालको पर्छ होइन घरको अब घरको एउटा आमा भएपछि त पकाउनु त पर्छ नै पर्छ अन्त त्यस्तो समूह ठुलो समूहमा बनाएको भनेको चाहिँ मैले अब पूजाआजा भयो अनि मेरो नानीहरूको बर्थडेहरू भयो अन्त धेरैचोटि चाहिँ घरमा अब केही शुभकार्यहरू हुँदाखेरि मेरो आफ्नो परिवारबाहेक अरू सन्तानहरू पनि आएर बस्नुहुन्छ एकदुई दिन त्यति बेला चाहिँ मैले उनीहरूको लागि निकै खानाहरू बनाएर दिनुपर्छ सबैभन्दा विशेष चाहिँ मैले कहिले बनाएको थिएँ भन्दा हिजो अस्तिको दिन मेरो नानीको बर्थडे थियो उसको जनमदिन हुँदाखरि चाहिँ मैले उसको जनमदिनमा आलुदम पुरी सेलरोटी जुन चाहिँ चाहिँ हाम्रो नेपालीको एकदमै प्रसिद्ध खाना हो त्यो बनाएकी थिएँ अन्त हतार हुन्छ भनेर मैले मिठाई चाहिँ बजारबाट नै मँगाएको थिए अन्त नानीहरूलाई खुसी बनाउनुको निम्ति चाहिँ मैले खिर बनाइदिएको थिएँ जुन चाहिँ चाहिँ मेरो घरकै गाईकै दुधबाट मैले खिर बनाइदिएको थिएँ अनि बस्तीको चामलको नै जुन चाहिँ हाम्रै आफूले रोपेको खेतबाट भएको चामलबाट मैले खिर पनि बनाइदिएको थिएँ अनि मलाई यो ठुलो ठुलो समूहहरूमा खानाहरू बनाउनु चाहिँ बानी नै भइसकेको छ किनभने प्रायः जस्तो जति पनि केई कार्यहरू हुन्छ घरमा शुभ अशुभ कार्यहरू हुँदाखेरि आफै नै बनाउने गरेकी छु त्यसै भएर मलाई चाहिँ एकदमै त्यो खानाहरू बनाउनु चाहिँ केही जस्तो पनि लाग्दैन अन्त अझै यो नानीहरूको शुभ अवसर जस्तो यो बर्थडेहरू भयो उनीहरूको जनमदिनहरूतिर बनाएर खाना दिनु चाहिँ झन् एकदमै मनपर्छ किनभने उनीहरू खुसी भएको देख्दा आफूलाई झन् मेरो आन्तरिक हृदय नै खुसी भएर आउँछ मेरो नानीहरू खुसी भएको देख्दा त्यसै भएर म उीहरूलाई खुसी बनाउनुको निम्ति चाहिँ झन् खिरहरू होइन मिठो मिठो मिठाईहरू एकदमै बनाइदिने गर्छु अनि उनीहरको खुसी नै मेरो खुसी पनि हो